अहिले त के गर्नु र दाजु गाउँमै छु दोकान सम्हालेर बसिरहेको छु दोकानमा ए सागसब्जी त के के भन्नु र आलु टमाटर प्याज कोपीहरू छ के तपाईँलाई चाहिएको थियो अँ छनु त छ तर अब रेट अब त्यस्तै छ तपाईँलाई थाहै छ अहिले अब जमाना है कहाँ पुगिसक्यो अब एकदमै स स सब्जीहरूको सामानहरूको हाउभाउहरू एकदमै बढिसकेका छ तपाईँलाई के चाहियो भन्नुहोस् न ए तपाईँको अब सब्जीको रेट भन्दाखेरि आलु तपाईँको तिस रुपियाँ किलो टमाटर चालिस रुपियाँ खोर्सानी पचास रुपियाँ केजी यस्तै छ

ए भाइ के गर्नु अब यस्तै छ नि अहिले उँदो साब के हरे सब्जीहरू हुने जग्गातिर भेलबाढी चलेकोले गर्दाखेरि सब्जीको दाम आकास छुइसक्यो हामीले नि पाउँदिनौँ यस्तो दाममा दुई तिन रुपियाँमा नाफामा गर्नुपर्छ हामी पनि अँ तपाईँ कति लानुहुन्छ भन्नुहोस् अनि अलिअलि मिलाइदिनु ए अँ भन्नुहोस् न तपाईँ तपाईँ कति लानुहुन्छ म डिसकाउन्ट गरिदिन्छु नि त ए हुन्छ लानुहोस् न तपाईँलाई तपाईँलाई तिस रुपियाँ किलोको आलु पच्चिसमा दिइहाल्छु अनि अलिकति पाँच पाँच पर्सन्ट डिसकाउन्ट गरिदिइहाल्छु हुन्छ लानुहोस् हजुर हजुर अँ बोराको अब तपाईँको अरूलाई हो भने म अब दुई सौमा दिँदैछु एक सौ पचासमा लानुहोस् न हुन्छ अँ एकदम फ्रेस छ एकदम राम्रो छ ए ल ल लानुहोस् न हुन्छ हुन्छ ल ल ल